अब हामी अब हामी छेत्री बाहुनकोमा चाहिँ अब हिन्दू प्राय चाहिँ हिन्दू धार्मिक अपनाउने गर्छ है जस्तै अब बिहामा चाहिँ अब मन्डपमा अब पन्डितहरूले पढेर है सातफेरोहरू लिएर सिन्दुर पोतेहरू हुने गर्छ है अनि हाम्रोतिर चाहिँ कस्तो हुने गर्छ भने अब छेत्री बाहुनकोमा चाहिँ अब केटाको बिहा गर्नु अगाडि चाहिँ केटाको अलरेडी वर्तमान गरेको हुनुपर्छ केटीको अलरेडी तपाईँको उयो चेली चेली बिहा भन्छ है सानो तपाईँ पिरियडस् हुनु अगाडि जब मेनसुरेसन साइकल स्टार्ट हुन्छ त्यो भन्दा अगाडि नै अब छोरी चेलीको चाहिँ अब त्यो टिकाहरू लगाएर पूजा पाठहरू गर्छ है वर्तमानमा चाहिँ अब छोरा मान्छेले चाहिँ कपालहरू खौरिनु पर्छ अनि यो नभइन्जेलसम्म चाहिँ अब बिहाहरू अब एक्सेप्ट गर्दैन है अनि हाम्रो हाम्रो कल्चरमा चाहिँ अहिलेसम्म मान्छेले जति हाम्रो पुर्खाहरूले पालन गरेको रीतिरिवाज यही अब वर्तमान भयो है अनि यही अब बिहा अगाडि व्रत मान्छेहरूले पूजा भयो है यो नै फलो गर्छ कति अब सहरतिर थाह भएन तर बस्तीमा चाहिँ यस्तै हुन्छ अनि अब मजाले एकदमै सांस्कृतिक पाराले नै बिहा हुन्छ है पन्डितहरू बोलाएर मान्छेहरूलाई भोक दिएर भोजनहरू दिएर राम्रो प्रकारले नै बिहा गर्छ हाम्रोतिर चाहिँ